ऐतिहासिक धरोहरको पदमार्गमा भन्नुपर्दाखेरि आजभन्दा म लगभग दस बाह्र वर्षअगाडि बिहारको गयामा गएको थिएँ है जहाँ चाहिँ बुद्ध गया बुद्ध भगवानले तप गर्नुभएको अब गया त मानिन्छ बौद्ध धर्मावलम्बीहरूको ठुलो एउटा आस्था भरोसा राखिएको जग्गा हो त्यहाँ चाहिँ त्यहाँ जाँदाखेरि चाहिँ हामी बुद्ध गयामा हामी बौद्ध त्यो गुम्बामा मात्रै नगएर त्यतिबेला हामी नालन्दा पनि घुम्न गएका थियौँ नालन्दा युनिभर्सिटी जुन चाहिँ जुन चाहिँ युनिभर्सिटी चाहिँ पहिला राजाहरूको पालामा बनाइएको थियो है उक्त युनिभर्सिटीलाई त्यतिबेला कुनै राजाको अतिक्रमणले नै क्षतिपूर्ति गरिएको थियो क्षतिपूर्ण गरिएको थियो भने तर उक्त क्षतिपूर्ण गरिएको युनिभर्सिटी एकदमै राम्रोसँगले राखिएको रहेछ धरोहर मानेर एउटा ऐतिहासिक धरोहर बनाएर त्यहाँनिर भित्र हामीले गेटबाट भित्र पस्नासाथ त्यहाँनिर हामीले हरेक जग्गामा नालन्दा युनिभर्सिटीको विषयमा लेखिएको कुराहरू देख्न पायौँ हरेक जग्गा यहाँनिर हामी आफैँले म एक्लै घुम्छु त्यहाँ भएको धरोहरहरू म एकदमै राम्रोसँगले म नजिकबाट जान्न चाहन्छु बुझ्न चाहन्छु भन्न पनि हामीले पाउँदो रहेछौँ साथै हैन मलाई कसै एकजनाले गाइड गरिदियोस् भनेर हामीले टुरिस्ट गाइड पनि हायर गर्न सक्ने रहेछौँ नालन्दा युनिभर्सिटी इस्टाब्लिस भएको स्थापना भएकोदेखि कसरी त्यहाँ डिस्ट्रय भयो भन्नेसम्म सम्पूर्ण रूपमा त्यहाँ विवरणहरू लेखिएको रहेछ साथै ती युनिभर्सिटीमा कतिजना विद्वानहरू पढेका थिए त्यहाँनिर पढाउनेहरू को को थिए भन्ने कुराहरू पनि सम्पूर्ण रूपमा त्यहाँनिर लेखिएको भेटियो साथै एकदमै राम्रोसँगले राखिएको पनि भेटियो त्यहाँनिर काम गर्नेहरू मान्छेहरू राखिएको रहेछ फुलबारी बनाउने गोडमेल गर्ने सर सफाइ गर्ने एकदमै सुन्दर तरिकाले राखिएको रहेछ है त्यसै गरिकन साँस्कृतिक महत्त्व महत्त्वमा भन्नुपर्दाखेरि कालिम्पोङमा गोर्खे मेला लाग्ने गर्छ प्रत्येक वर्ष है हाम्रो कालिम्पुङ सहरमा र यो गोर्खे मेलाले चाहिँ के जनाउँछ भन्दाखेरि चाहिँ हामी भारतभरि छरिएर बसे जति पनि हामी गोर्खेभाषी हामी नेपालीभाषी हामी दाजुभाइ दिदीबहिनीहरू छौँ सम्पूर्णको हाम्रो एकताको प्रतीक पनि हामी मान्छौँ साथै हाम्रो खानपान हाम्रो भेषभूषा हाम्रो कल्चर के हो हाम्रो संस्कृति के हो भन्ने कुरा आउँदो जेनेरेसनलाई आउने भावी पिढीलाई पिढीलाई देखाउने पनि एउटा हाम्रो मार्गदर्शन गराउने पनि त्यो एउटा मेलाले देखाउँछ अनि आउने अहिलेका हाम्रो भावी पिढीले आफ्नो संस्कृति आफ्नो परम्परा आफ्नो भेषभूषा सबै बिर्सिएर गइसकेका छन् र ती हाम्रो भेषभूषालाई प्रत्येक दिन लगार हिँड्न नसके तापनि प्रत्येक दिन हामीले त्यही आफ्नो खानपान प्रत्येक दिन गोर्खे खानपान घरमा नपस्किए तापनि तर हामीले त्यो मेलामा गएर हामीले हाम्रो हामी आफैँ पनि अनि हाम्रो सन्तानलाई पनि हामी चिनाउन सक्छौँ कि हाम्रो यो हतियार हो हाम्रो यो हाम्रो खानपिन यो हो हाम्रो हाम्रो भेषभूषा यस्तो हो हाम्रो बाजागाजा यो हो भन्ने कुरो हामीले देखाउन चाहन्छौँ हामी सक्छौँ त्यहाँ गएर र गोर्खे मेला चाहिँ यस्तो खालको एउटा मेला हो जसले चाहिँ हाम्रो गौ हाम्रो पहिचान हाम्रो चिनारीलाई सधैँभरि नै जगेडा गरेर राख्ने गर्छ आउँदो भावी पिढीमा यो स यो कुराहरू सबै भुलेर नजाओस् भन्ने हेतु गरिएको एउटा मेला पनि भनेर भन्न चाहन्छु